मैले मन परेको कवि चाहिँ भानुभक्त आचार्य हो उहाँले चाहिँ रामायण नेपाली भाषामा उल्था गर्नुभएको छ र आहिले नेपाली भाषा चाहिँ गाउँ गाउँमा पुग्यो र सबैले सिक्न सक्यो र नेपाली भाषा चाहिँ सबैले बोल्न सक्न सक्यो र आज चाहिँ हामीहरू नेपालीमा बोल्छौँ र धेरै सुविधाहरू पाएका छौँ र धेरै सुविधाहरू पाएको छौँ र यो सुविधाले गर्दा हामीलाई महाकवि भानुभक्त आचार्य चाहिँ धेरै मनपरेको छ ल्क्ष्मीप्रसाद देवकोटाले मुना मदन लेखेको छ उसले लेखेको उसले लेखेको अनुवादहरू धेरै राम्रो छ र यसकारणले गर्दा लक्ष्मी देव प्रसाद लेखेको मुना मदनहरू पढेर चाहिँ हामीलाई सन्तुष्ट हुन्छ